स्कुलमा मैले घर बनाउन सिकेको छु स्कुलमा जब सानो हुँदाखेरि हामीलाई हाम्रो मिसले घर बनाउन सिकाउनु हुन्थ्यो अनि स्कुलमा जब पनि सानो हुँदा हामीले कुनै पनि चित्र बनाउनु भनेर जब दिनुहुन्थ्यो तब फर्स्टमै एउटा घर अनि घरको छेउमा एउटा रुख अनि आकाशमा चाहिँ त्यहाँनिर चाहिँ चरा उड्दै गरेको तिनवटा चारवटा चरा उड्दै गरेको अनि त्यहाँनिर घरको छेउमा चाहिँ एउटा मान्छेको नक्सा त्यसरी बनाउँथेँ त्यो चाहिँ त्यो चाहिँ मलाई अहिले पनि याद आउँछ त्यो बनाउँदाखेरि कुनै पनि जब पनि स्कुलमा न गुरूआमाले हामीहरूलाई चित्र बनाउन लगाउँथ्यो मैले चाहिँ सधैँ नै घर अनि त्यो चरा उड्दै गरेको अनि अलिकति यस्तो हिमाल पनि बनाइदिन्थेँ अनि चरा उड्दै गरेको अनि घर अनि रुख त्यसरी बनाउने गर्थेँ